अहिले भान्साघरमा ए अथवा किचनमा चाहिने चिजहरू चाहिँ मेरोमा फ्रिज मिक्सर राइस कुकर त्यस्तोहरू के के के के के के छ हैन अनि पहिला र अहिले चाहिँ अब धेरै भिन्नता थियो पहिला हामी अब यो ग्यासहरू ग्यास सिलिन्डरहरू नहुँदा दाउराहरू खोज्नु जानुपर्थ्यो पुरा दुख पाउँथ्यौँ जङ्गलतिर गयो कोही बेला पानी पर्थ्यो कोही बेला घाम त्यस्तै अनि त्यही त्यही कारणले अब पुरा साह्रो पर्थ्यो केही बेला अब दाउरा पनि भने जस्तो जगा छेउतिर नपाउने टाढो खोज्नु जानुपर्ने अहिले चाहिँ ग्यास आएको कारणले बहुत धेरै हेल्प भएको छ धेरै भन्दा पनि धेरै हेल्प भएको छ पहिला चुल्हाहरूतिर पकाउँदा भाँडा डढ्ने डर आगोको चिन्ता कसरी बाल्नुपर्ने धुवाँमा फेरि त्यो पल्युसन त्यस्तोहरू हुन्थ्यो अहिले चाहिँ ग्यासले गर्दा ग्यास बाल्यो टक्कै सबै भइहाल्छ त्यसमै अनि यसो किचनकोहरू अब पहिला अब मिक्सीहरू त्यस्तोहरू केही नहुँदा यस्तो ढुङ्गाको ऊ यसमा पिस्नुपर्थ्यो केही पिस्नुपऱ्यो भने त्यस्तो पिस्नुपर्थ्यो ढुङ्गाले अहिले अहिले भने मिक्सीहरू के के अनेक अनेक के के आएर अहिले सजिलो भएको छ यसो टक्कै करेन्टमा जोड्यो टक्कै हुरुरु गऱ्यो पाकिहाल्यो पहिला भात तिहुन पहिला भात तिहुनभन्दा नि भात पकाउनु ग्यास चुल्हामा साह्रो पर्थ्यो अहिले एकैछिनमा हुन्छ राइस कुकरहरू आएको छ त्यही अथवा त्यही करेन्टमा जोड्यो टक्कै बल्यो भइहाल्छ